हेलो यो न्यू रेस्ट्रुरेन्ट हो

मैले तपाईँलाई खाना अर्डर गरेको थिएँ नि बाह्र माइलबाट

तपाईँले पहिला चाहिँ मलाई यो ब्रेकफास्टको उयोहरू पठाइ दिनुहोस् हो ब्रेकफास्टमा चाहिँ मैले बर्गर पिजा चिज पकौडा चाउमिन आइस क्रिम र जुस गरेको थिएँ त्यो पठाइ दिनुहोस् त्यस्को बादमा चाहिँ मेरो मैले खाना पनि अर्डर गरेको थिएँ त्यो चाहिँ अलिक ढिलो बेलुकाखेर पठाइ दिनुहोस् हजुर हजुर त्यसको लागि मैले प्लेन राइस पलाउ चाउमिन मटर पनिर दाल मखानी सलाद मिक्स सब्जी पापड भनिराखेछु हजुर मटर पनिर हुँदैन ए हजुर हुँदैन भनेदेखि मलाई अँ अरू कुनै आइटम गरिदिनुहोस् चिल्ली पनिर गरेँ पनि हुन्छ हजुर त्यो चाहिँ मलाई अलिक ढिलो उयो गरिदिनुहोस् हुन्छ ए हवस् हवस् हवस् यो चाहिँ मलाई पठाइ दिइहाल्नु होस् मेरो नानीहरूको साथिहरू आउँदै छ कि अन्त सानो यसो गेट टुगेदर गरेको त्यसको लागि हजुर हुन्छ अरू पनि केही छैन भनेदेखि भन्नुहोस् मलाई म त्यसलाई फेरि अर्को भन्छु केही चिज ए हवस् हवस् हवस् हुन्छ राम्रो पठाइ दिनुहोस् ल मेरो एड्रेस चाहिँ बार माइल वृन्दावन स्कुलको मुनिपट्टि हजुर पराजुली निवास भनेर भन्नुहोस् न हवस् हुन्छ हवस् थ्याङ्क यू